म त यात्रा भनेको जाडो मौसममै ठन्डा मौसममै मन पर्छ म पहिला सन्दकपू पनि गएको हो अब ठन्डा मौसममा जाँदाखेरि चाहिँ के हुन्छ भने कपडा अलिकति बोक्नु सकिन्छ प्याक गर्दा जाडोमा यसो लगाउँ लगाएर मज्जाले घुम्नु जे पायो त्यही खानु सकिन्छ घुम्नु जाँदा पच्छ पनि मज्जाले गएँ भने रामरी हुन्छ यसो तातो लुगाहरू लगायो घुम्यो त्यो अलग्गै प्रकृतिको मज्जा नै अलग्गै आउँछ जाडो महिनामा मलाई चाहिँ अब गरम महिनामा भनेको गयो भने अब खानु पनि जे पायो त्यही खानु भएन केही पच्दैन गर्मी भइदिन्छ अब आफूलाई नै झिन्झेट लागिरहेको हुन्छ गरमले गर्दा त्यो मज्जा लिनु त्यो मज्जा उठाउनु त्यो घुमेर त्यो त अब हुने कुरै आएन त्यसले गर्दा चाहिँ म चाहिँ अब जति सक्दो जाडो महिनामै अब जाडो महिनामै हिँड्नु खोज्छु अब यता गोवाहरू जाँदाखेरि म अस्ति जाडो मैना मै यो जनवरी फेब्रवरीको छेउछेउतिर म गको सारै ढिलो गयो भने गरम लागि हाल्छ भनेर मज्जै आउँदैन जाडो मैना एकदम राम्रो लाग्छ मलाई चैँ